हेलो दा तपाईँ सन्दिप मोबाइल स्टोरबाट बोल्नुभएको हो ए मलाई चाहिँ एउटा मोबाइल फोन चाहिएको थियो हो हजुर मलाई मलाई त्यही टेन थाउजन अन्डरको रेन्जको चाहिएको थियो दा बिहान भन्दाखेरि पनि मलाई अलिक राम्रो ब्याट्री भएको अलिक राम्रो डिस्प्ले भएको खालको चाहिएको थियो हजुर क्यामेरा क्यामेरा पनि अलिक राम्रै भएको गेमिङहरू बरू त्यस्तो बेसी चाहिएको थिएन हो क्यामेरा पनि एउटा राम्रो भएको फोन चाहिएको थियो हजुर हजुर

अलिक भारी भारी हुँदैन होला दा त्यो फोन अलिक बल्की खालको हुँदैन होला हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर अनि यसमा एसडी कार्ड स्लटहरू के माइक्रोफोन टटहरू छ कि छैन हौ दा

ए हजुर हुन्छ ए हजर ए हजुर हजुर म एकपल्ट दोकानमै भिजिट गरेर तपाईसँग बात गर्छु नि ल ए हुन्छ हुन्छ दा हुन्छ थ्याङ्क यू हुन्छ